हेलो दाजु तपाईँलाई त

आज चाहिँ मलाई पुरा खानु मन लाग्यो कति दिन भयो नि त हो नखाएको आज चाहिँ मलाई पुरा खानु मन लाग्यो अन्त चेक गरिदिनुहोस् एकखेप छ कि छैन होइन म त पिज्जा अन्त चाउमिन मोमो चाहिँ जसरी भए पनि मलाई आज होइन जस्तो थुक्पा अन्त थुक्पा चाहिँ नभए पनि ठिकै छ तर तिनवटा चाहिँ तिनवटा डिस चाहिँ मलाई एकदम आज पुरा भन्दा पनि पुरा खानु मनपरेको छ हो त्यो चाहिँ जसरी भए पनि तपाईँहरू एडजस्ट गरेर भए नि होइन मलाई त्यो चाहिँ अर्डर गरेको मैले त्यो चाहिँ पठाइदिनुहोस् त्यो ऊ यो थुक्पा चाहिँ छ भने चाहिँ पठाइदिनुहोस् छैन भने चाहिँ नपठाउँदा पनि हुन्छ किनभने मलाई पुरा खानु मन लागेको छ नि त आज कति दिन भयो खाएको छैन जो चाहिँ पुरा मन लाग्यो खानुको लागि त्योलागि चाहिँ एकदम मलाई के भन्नु पुरा भन्दा पनि पुरै खानु मन लागेछ त्यो चाहिँ पठाइदिनु नि ल तपाईँलाई चाहिँ थाह भएको कुरा हो मलाई के के मन पर्छ होइन कति दिन भयो मैले अर्डर पनि गरेको छैन